फुलको बारेमा भन्नुुपर्दा चाहिँ मैले चाहिँ फुलहरू रोप्दाखेरि चाहिँ अनि बिउहरू चाहिँ मैले त्यसको सिडहरू चाहिँ कोही बेला चाहिँ आफै बनाउँछु त्यो कटिङहरूबाटै सार्छु कोही बेला चाहिँ अरू जग्गा गएको बेलामा अरू कसैकोमा साथीहरूकोमा गएको बेलामा राम्रो फुलहरू देखेँ भने बिरुवाहरू देखेँ भने त्यसको सिडहरू देखेँ भने चाहिँ लिएर आएर म रोप्ने गर्छु घरमा अनि कोही बेला चाहिँ बजार गएको बेलामा बजारमा पनि धेरै थरीको फुलहरू पाउने गर्छ बिरुवाहरू त्यहाँबाट ल्याएर पनि म घरमा रोप्ने गर्छु अनि फुल रोप्दा चाहिँ विशेष गरी चाहिँ गाईको मलले चाहिँ राम्रो हुन्छ अनि गाईको मल म बेसी प्रयोग गर्छु गाईको मल चाहिँ जब एउटा पटमा हाल्नुपर्दाखेरि त्यसमा चाहिँ मैले माटो र माटो चाहिँ माटो एकदमै हल्का अनि त्यो त्यसमा ढुङ्गाहरू हुनुभएन अनि त्यसमा चाहिँ त्यसमा चाहिँ मैले माटो चाहिँ एउटा हल्का रूपमा हुनुपर्छ हल्का अनि मल पनि मैले त्यसरी नै मिसाएर चाहिँ फुलहरू रोप्छु अनि फुललाई स्याहारसुसार गर्दा चाहिँ अनि मैले त्यसमा चाहिँ राम्रोको लागि चाहिँ मैले टाइम टाइममा पानी हाल्नुपऱ्यो टाइम टाइममा गोड्नुपऱ्यो अनि टाइम टाइममा मैले त्यसलाई हेरिबस्नु पऱ्यो हेरविचार गर्नुपऱ्यो किरा लाग्छ कोही बेला अनि त्यसलाई गोडगाड गरिबस्यो भने चाहिँ राम्रोसँगले त्यो फुलले फुल्न पनि सक्छ अनि कति चोटि चाहिँ त्यो किरा लागेर बढ्नु पनि सक्दैन अनि राम्रो फुल पनि दिन सक्दैन कति चाहिँ मलको कारणले हुन्छ कति चाहिँ पानीको कारणले हामीले त्यो सबै कुराहरू चाहिँ राम्रोसँगले मिलायो भने चाहिँ अनि असलसँगले त्यो फुलले पनि फुल्नसक्छ अनि त्यसरी बिरुवाहरू ल्याउँदा चाहिँ मैले कति चाहिँ त्यो बिरुवाहरू कोही चाहिँ कटिङ गरेर पनि रोप्नसक्छ त्यो कटिङ रोप्दा चाहिँ त्यसलाई चाहिँ चिसो जग्गा चिसो जग्गामा चाहिँ रोप्नुपर्छ अनि त्यस चिसो जग्गामा अनि त्यो रोप्नसक्छ अनि त्यसले चाहिँ असलसँगले ज जराहरू पनि दिनसक्छ अनि त्यसमा गदवरी चाहिँ हामीले मुन्टाबाटै हामीले सार्ने गर्छौँ त्यसको जब त्यो पलाउँछ त्यसको मुन्टा चाहिँ हामीले काटिकन चाहिँ हामीले त्यसलाई सार्नुपर्छ अनि सारेपछि चाहिँ त्यसलाई छिटो जरा आउनको निम्ति चाहिँ हामीले बलुवामा त्यसलाई चाहिँ बलुवामा जरा आउनुको लागि छिटो जरा आउनुको लागि चाहिँ बलुवा हामीले त्यसलाई बलुवामा चाहिँ हामीले गाड्छौँ बलुवा अलिकति ल्याएर खोलाको बलुवा लिएर आएर चाहिँ हामीले त्यसलाई एक जग्गा हामीले चिसो जग्गामा राखेर अनि त्यसमा त्यो मुन्टाहरू चाहिँ हामीले सार्नेगर्छौँ अनि त्यस्तै थुप्रै प्रकारको हामीले बिरुवाहरू हामीले सार्नसक्छौँ कटिङ गरेर कति चाहिँ कटिङ गर्दा हामीले त्यो बोटमै पनि गर्नुसक्छौँ बोटमा चाहिँ हामीले त्यसलाई बोटमा अलिकति दाग लगाएर अनि गोबर लगाएर पनि गाईको गोबर मल लाएर पनि हामीले त्यसलाई बान्छौँ त्यसपछि अनि हल्का त्यहाँबाट पनि जरा आएपछि चाहिँ हामीले काटेर त्यसलाई पनि रोप्नसक्छौँ अनि यसरी चाहिँ बिरुवाहरू चाहिँ हामीले फुलको बिरुवाहरू चाहिँ हामीले यसरी मैले चाहिँ यसरी रोप्ने गर्छु अनि फुलको बारेमा भन्नुपर्दा यति नै मैले चाहिँ यसरी नै रोप्ने गर्छु